हेलो हजुर हो त म अँ हजुर ताजै थियो त हजुर होइन सन्डे फ्रेसै ल्याउँछुम् आज पनि फ्रेसै थियो राम्रै पठाएको मैले होइन हजुर पहिल्यै के खाएको थियो होला नि त नानीले दुध खाएर त यस्तो नहुनुपर्ने हजुर हामी त गाउँबाट ताजा गाईको नै मगाउछौँ नि होइन त्यस्तो हुँदैन नि जहिल्यै पनि हामी त फ्रेस ल्याएर ताजा तपाईँको घरमा पठाइदिन्छौँ हजुर होइन हाम्रोमा त राम्रै पठाएको हेर्नुहोस्

हजुर हजुर मैले त सामान पठाउँछु ल्याउने चाहिँ को अरू नै हुन्छ हजुर होइन होइन त्यस्तो त केही हुँदैन म नै ग्यारेन्टी दिन्छु नि नानीले पहिला के खाएको थियो होला अन्त उ बिमार भयो त्यस्तो त नहुनुपर्ने त हजुर हजुर होइन नानीले फुड पोइजनहरू पनि हुनसक्छ अन्य खानाले एकपल्ट डाक्टर ल्याएर देखाउनु नि हजुर म यस्तो दुधमा मिलावट त छैन र पनि हाम्रोमा हामी जहिले पनि फ्रेसै लिएर आउँछौँ र पनि म माफी माग्छु यस्तो उएस भएकोमा तपाईँलाई धेरै धेरै माफी माग्छु हुन्छ हुन्छ हुन्छ